भारतीय मिडियाहरूले चाहिँ विशेष गरेर अहिले समाचारहरू चाहिँ निकै भ्रामक समाचारहरू प्रेसित गरिरहेको हामीले देख्नमा पाउँछौ जसले गर्दाखेरि समय सान्दर्भिक त समाचारहरू त आइ नै रहेका हुन्छन् तर त्यसमा चाहिँ तथ्यगत् भुलहरू चाहिँ निकै नै देखिन्छ समाचार प्रेसित गर्ने हतारमा समाचार बनाउने समाचारकर्मी सञ्चारकर्मीहरूले चाहिँ तथ्यलाई चाहिँ पूर्णतः नभए पनि अधिकांश रूपमा नै तथ्यगत गल्ती गरिरहेकोको समाचारहरू आइरहेको छ जसले गर्दाखेरि चाहिँ समाजमा भ्रामक समाचारहरू बेसी फैलिने गरेको कारणले गर्दा आम मानिसमा जनसाधारणमा चाहिँ समाचारको भ्रामक तथ्यले गर्दाखेरि मानिसहरू दिग्भ्रमित हुने गरेको तथ्याङ्क अथवा हुने गरेको स्थिति अहिलेको स्थिति रहेको छ र विशेष गरेर चर्चित पत्र पत्रिकामा जस्तै द हिन्दू द टेलिग्राफ द डेली एक्सप्रेस जस्ता पत्र पत्रिकाहरू छन् भने समाचार च्यानलहरूमा जस्तै द जस्तै आजतक जी न्युज हरू छन् र मैले चाहिँ मनपर्ने च्यानल चाहिँ एनडिटिभी एकदमै समाचार च्यानल मध्येमा मलाई एनडिटिभी च्यानल चाहिँ मनपर्छ